र यहाँ मालबजार हाम्रो गभर्मेन्ट हस्पिटलमा चाहिँ धेरै प्रकारको हामीले सुख सुविधाहरू पनि पाएको छौँ होइन साथै यहाँनिरको यहाँको व्यवसायीहरू अनुसार अब हामीले जब हामी गभर्मेन्ट हस्पिटलहरूबाट धेरै प्रकारको हामीले सुखसुविधाहरू पाउँछौँ सायद कुनै कुरोमा हामी बिमारी परे तापनि इन्जेक्सनहरू कस्टहरू पनि हामीलाई धेरै सस्तो पर्दछ त्यसको हरेक कतिपय हस्पिटलहरू हरूमा हामीलाई एम्बुलेन्सहरूको पनि सुखसुविधाहरू पाउँदछौँ हामी अनि साथै यहाँको जुन हाम्रो निम्ति गरिएको जो फेसिलिटिजहरू छ त्यो पनि असल रीतिले हामी पाउँदछौँ साथै हाम्रो यहाँको हस्पिटलहरू पनि नजिक हुनाको कारणले हामी धेरै थोकहरूमा हामी छिटोभन्दा पनि छिटो पुग्नसक्छौँ साथै हामी हरेक थोकहरूमा हामी डक्टरहरूलाई पर्सनली पर्सनली पनि भेट्नसक्छौँ साथै हामी डक्टरहरूको वार्डहरूतिर पनि हामी बिना नडराइकन हामी जानसक्छौँ र साथै हाम्रो हस्पिटलिटीको बारेमा यहाँनिर साथै कोविडको टाइमहरूमा हामीले धेरै यहाँनिर हस्पिटलहरूबाट हामी गभर्मेन्ट हस्पिटलहरूबाट हामीले धेरै सहायता सुविधाहरू पनि पाएको छोँ